विशेष खाना बनाउँदाखेरि चाहिँ अब सावधानी हुनुपर्ने कुरा चाहिँ अब के हो भने खाना बसाइराखेर मैले अब बेसी ठुलो ग्यास पारिराख्नु भएन अब खाना जल्छ ग्यास खोलिराखेर मतलब ठुलो पार्यो भने त्यसरी अब कोहीबेला आगोमा पकाइन्छ खाना त्यतिबेला पनि विशेष आगोलाई याद गर्नुपर्ने हुन्छ सब्जीहरू नत्र डढ्ने विशेष सम्भावना हुन्छ र खाना पकाउँदा चाहिँ विशेष आगो अथवा ग्यासमा पकाएको छ भने ग्यासलाई चाहिँ आबो कम्ती मात्रामै बालेर त्यसलाई पकाउनु पर्ने हुन्छ र विशेष सावधानी चाहिँ अब त्यही हो खानाको